वर्तमान समयको प्रमुख समस्याहरू मध्ये युवा बेरोजगारी समस्या हो युवा पिँडीको एउटा ठुलो जमात नै यो समस्याले प्रभावित भएको छ पढे लेखेका युवाहरूले आफ्नो योग्यता अनुसारको काम नपाउँदा निरास बनी भौँतारिएका हुन्छन् कति कुलतमा फँसेर जीवन नै नष्ट गर्छन् यस्ता थुप्रै विकृतिहरू युवा बेरोजगारी समस्याले जन्माएका छन् खोजी गर्न पर्ने कामका आवश्यक वर्गहरू औद्योगिक क्षेत्र कृषि क्षेत्र सरकारी तथा गैर सरकारी क्षेत्र भित्र पर्ने कामका वर्गहरू हुन् थप रोजगारी सृजना गर्न सरकारले युवा पिँडीहरूको विद्यार्थी जीवनदेखि नै उनीहरूको पाठ्य तालिकमा सुधार ल्याउनु पर्छ युवाहरूलाई रोजगार बनाउन आवश्यक तालिमहरूको व्यवस्था गर्नु पर्छ उनीहरूलाई स्वरोजगार वा गराउनु प्रति प्रति प्रेरित गर्नु पर्छ